म चाहिँ होइन एउटा भनौँ भने म त एउटा सेफै हो होइन तर पनि कति प्राय खानामा हाम्रो कम्प्लेन आउँछ होइन तर त्यही खानालाई अब हामी कसरी हामी रिकभर गर्छ र हामी कसरी हामी अगाडिको मान्छेलाई कन्भिन्स गरिन्छ होइन कस्टमरलाई कन्भिन्स गरिन्छ हामी अनि त्यही अनुसारमा म भन्छु तपाईँहरूलाई अब एक्जाम्पल अब एउटा कस्टमर आउँछ होइन जस्तो कि त्यसलाई अब धेरै स्पाइसी भयो अनि त्यसले भन्छ स्पाइसी धेरै भयो अलिकति कम गरिदे भन्यो भने अब त्यो खाना अब खानु सक्दिनँ होइन अब त्यही खानालाई म अलिकति हलका पानीसानी हालेर होइन अलिकति स्पाइसी पिरो घटाइकन अनि होइन त्यसलाई अलिक मोडिफाई गरेर हामी खानाहरू चु उनीहरूलाई सर्भ गर्ने गर्छौँ अनि भएन धेरै हाम्रो प्रकारको खानाहरू बनिन्छ किचन लाइनमा हाम्रो अनि हामी त्यही खानाअनुसार हामी उनी सबैलाई सर्भ गरिन्छ कुनै मिस्टेक भयो भने पनि हामी उनीहरूलाई आफ्नो एक्सेप्ट गरिन्छ अब उनीहरूको खाना हामी रिकभर गर्ने जतिसक्दो हामी हुन्छ ट्राई गर्छु